हजुर भन्नुहोस् हजुर हो त हजुर हजुर हजुर हजुर ए हजुर बिहान जाँदा त राम्रै थियो अन्त के गर्नुपर्छ मैले अब ए हजुर हुन्छ हजुर हजुर हजुर अहिले उसको आमा पनि यतै छ हौ घरमै होइन होइन त्यस्तो त खाएन बिहान राम्रो हेल्दी खानै खाएर गएको हामी नानीलाई जङ्क फुडहरू खुवाउँदिनौँ अहिले म घरमै छु कि म ल्याउनु आउँछु नि त अब निस्किन्छु हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हुन्छ म हुन्छ हुन्छ